हेलो बहिनी तपाईँ कस्तो हुनुहुन्छ अहिले ए बसिरहनु भएको छ अन्त बहिनी यो क्लबमा फाउनडेसन डे हुन्छ तपाईँ आउनु हुन्छ ए आउनु हुन्छ ए त्यहाँ प्रोग्रामहरू हुने रहेछ नानीहरूको यसो नाचगानहरू के केहरू हुने रहेछ नि त त्यहाँनिर आउनुहोस् है हजुर तपाईँ मलाई चिन्नु भएन होला चिन्नु भएन म माथि दोकानको बहिनी बोलेको नि अन्त अन्त अरू खबरहरू सुनाउनु नि अन्त नयाँ खबरहरू सुनाउनु न ठिकै छ सुन्नु पर्ला हामी पनि नाँच्नु पर्ला नि त्यहाँ यसो रमाइलो गर्नुपर्छ गाउँको क्लब घर हो रमाइलो गर्नु पर्छ नि आउनुहोस् है अन्त तपाईँको सुनाउनुहोस् नयाँ खबरहरू हजुर राम्रो पढ्ने नानीहरूलाई अब त्याँनिर केही हुन्छ नि प्रोग्रामहरू लिन्छ होला सायद इन्टरभ्यूहरू अन्त अरू त ठिकै होला है खबरहरू पानी पर्दैछ बर्खा फर्केर आइहाल्यो फेरि कहिलेसम्म पर्ने हो कहिलेसम्म त्यो सराते झरिभरि आउँछ होला हौ अझै एक महिना पर्ने रहेछ हुन्छ आउनु होस् है त राखेँ आइतबार भेट गरौँ न आइतबार भेटौँ न क्लब घरमा हुन्छ राखेँ बाई